हेलो कस्टोमर केयर बात गर्नुभएको सुन्नुहोस् न मैले अहिले तपाईँकोबाट बिफोर ट्वेन्टी मिनट्स मैले खाना अर्डर गरेको थिएँ अनि त्यो खाना चाहिँ सायद डेलिभेरीको लागि निस्किसक्यो होला तर त्यहाँ चाहिँ मैले यो फोनमा चाहिँ अलरेडी मेरो एड्रेसहरू सबै सेभ भएको कारणले गर्दा चाहिँ अहिले चाहिँ म त्यो एड्रेसमा चाहिँ छुइनँ तर अलरेडी त्यो गुगलबट सेभ भएकोले गर्दा चाहिँ अलिकति मिस्टेक भएर चाहिँ एड्रेसमा मिस्टेक भएर चाहिँ सायद खाना मेरो पुरानो एड्रेसमा जान्छ होला त्यहीकारण चाहिँ म तपाईँलाई चाहिँ के बिन्ती गर्न चाहन्छु भने चाहिँ म अहिले फिलहाल त्यो एड्रेसमा छुइनँ हुनु त त्यही एरिया हो तर म चाहिँ अहिले अलिकति तल बस्छु अनि मेरो चाहिँ पुरानो माथि माथिको एड्रेस थियो तर अहिले चाहिँ म अलिक तल बस्छु अनि त्यही कारणले गर्दा चाहिँ त्यो एड्रेसमा मिस्टेक भएको कारणले गर्दा चाहिँ खाना त्यही मेरो पुरानै एड्रेसमा आउँछ होला अनि म चाहिँ तपाईँहरूसँग चाहिँ रिक्वेस्ट गर्दैछु कि मेरो अब यो एड्रेस पनि अब चेन्ज गर्नु छ हो अनि मेरो खाना पनि जुन चाहिँ त्यो मेरो नयाँ एड्रेस छ अहिले त्यही नयाँ एड्रेसमै ल्याइदिनु सक्नुहुन्छ भनेर म तपाईँहरूसँग रिक्वेस्ट गर्नको लागि चाहिँ कल गरेको नि ल थ्याङ्कयू